हेलो हजुर ए हजुर हजुर दार्जिलिङ दार्जिलिङ टुर्स एन्ड ट्राभल्स एजेन्सीमा तपाईँले कल गर्नु भएको छ दार्जिलिङ जानु छ तपाईँलाई कहिले जाने हो

अँ भोलि नै जानुहुन्छ कि पर्सी जानुहुन्छ दार्जिलिङ ए भोलि चाहिँ यहाँ कति बजी आइपुग्नुहुन्छ सिलगढी ए एक बजी आइपुग्नुहुन्छ अनि त सिलगढी त तपाईँले देख्नु भएको छ होला अनि सिलगढीदेखि अब तपाईँलाई डाइरेक्ट दार्जिलिङ जानु छ भन्दाखेरि हामी आफ्नो गाडीको सर्विस पनि छ हामी तपाईँलाई त्यहाँ अब चाहिँ केदेखि आउनु हुँदैछ ट्रेनदेखि आउनु हुँदैछ कि फ्लाइटदेखि आउनु हुँदैछ ए ट्रेनदेखि आउनु हुँदैछ भन्दाखेरि हामीहरूको गाडीको सर्विस त्यहाँ तपाईँलाई लिन पनि जान्छ हजुर आउँछ पान सय रुपियाँ हो हजुर दार्जिलिङमा बस्ने हो भन्दाखेरि तपाईँले त्यहाँ अब होटेलहरू पनि पाइहाल्नु हुन्छ हजुर थाहा छ त्यहाँ चाहिँ अब धेरैवटा ठाउँ छ घुम्नको लागि अब मन्दिरहरू पनि भयो अनि त्यहाँ टाइगर हिल छ त्यहाँ जापानिस ट्याम्पलहरू पनि छ धेरैवटा छ तपाईँलाई चाहिँ कहाँ जानु मन छ हजुर अनि तपाईँ अब यहाँदेखि जानुभयो भन्दाखेरि चाहिँ दिउँसोतिर पुग्नुहुन्छ अनि दिउँसोतिर पुगेर चाहिँ तपाईँ अब जू हेर्नु सक्नुहुन्छ त्यहाँ महाकाल धाम छ अनि त्यहाँ बतासिया लुप छ टाइगर हिल छ बिहान बिहान तपाईँलाई सनराइज हेर्नु मन छ भने अब त्यसको लागि पनि अब त्यही छेउमा होटेलहरू पनि छ अनि तपाईँको ट्रेन चाहिँ कति बजी आइपुग्छ ए एक बजी आइपुग्छ भन्दाखेरि चाहिँ तपाईँ यता स्टेसन आइपुग्नु आँट्दाखेरि चाहिँ मलाई कल गरिदिनु नि म चाहिँ मेरो ड्राइभरलाई पठाइदिन्छु

हुन्छ